कालिम्पोङमा धेरै स्वास्थ्य केन्द्रहरू छन् धेरै यस्ता ठाउँहरू छन् जसमा चाहिँ सामान्य उपचार गर्नको निम्ति प्राइमेरी हेल्थ सेन्टरहरू छन् यसमा पनि धेरै प्रकारको कुराहरू हाम्रो निम्ति छ तर कयौँचोटि चाहिँ कतिपय यस जिल्लामा भए तापनि जिल्लाको पनि अभेग ठाउँहरूमा मानिसहरू बसिरहेको छ जसको कारणले गर्दा सठिक समयमा विशेष आफ्नो यस डेलिभरीको केसहरूमा यस्तो कुरोहरूमा चाहिँ कयौँचोटि मानिसहरू पुग्न विलम्ब हुँदछ तैपनि अहिले यस कालिम्पोङ जिल्लामा यस्ता धेरै सुविधाहरू अवगत भइरहेको छ जुन सुविधाको कारणले गर्दाखेरि चाहिँ एम्बुलेन्सहरूको पनि व्यवस्था मिलाइएको छ नानीहरूको टिकाकरणको निम्ति पनि अहिले आशा र आइसिडिएस जस्ता यी संस्थाहरूले धेरै कुराहरू गरिराखेको छ तर पनि धेरै प्रकारको सडकहरूको सुविधाहरू नभएको कारणले गर्दाखेरि यहाँनिर कैयौँचोटि धेरै चुनौतीहरू उहाँहरूले सामना गर्नपर्छ तरै पनि अहिलेसम्मको यो समयमा चाहिँ कुनै पनि यस्तो नकारात्मक कुराहरू भएको छैन सबै स्वास्थ्यको मानिसहरूको हेरचाह र हरेक कुराहरूमा मानिसहरूलाई सहज भइरहेको छ